नेपालीभाषी सम्बन्ध नेपाली भाषा सम्बन्ध बोल्नु भन्नुपर्दाखेरि नेपाली भाषा चाहिँ तपाईँको जुन चाहिँ संस्कृत पहिला जुन चाहिँ भगवानहरूले युज गर्ने भाषा थियो त्यही भाषाबाटै जन्मेको नेपाली भाषा बङ्गाली भाषा हिन्दी भाषा सबै भाषाको सायद देवनागरी लिपिहरू त्यही नै हो जस्तो मलाई लाग्छ है अनि हो पनि संस्कृत भाषा संस्कृत भाषालाई बिस्तारै बिस्तारै हामीले परिवर्तन गर्दै हामीले सजिलो रूपमा चाहिँ नेपाली भाषा नेपाली भाषा वा बोल्ने गर्छौ नेपाली भाषा एउटा एकदमै भास्ट एकदमै यसको बृहत् रूप छ हामीले सायद जिन्दगीभरि सिक्यौँ भने पनि हामीले नेपाली आफ्नो भाषा कम्प्लिट सम्पूर्ण तौरमा हामी सिक्न सक्दैनौँ जति नै सिके पनि यो नसकिने एउटा महान यो भाषा हो नेपाली भाषा अनि हाम्रो सम्बन्ध अरू बङ्गाली भाषा बोडो भाषाहरूसँग पनि राम्रै छ वहाँ बङ्गालमा विशेष गरेर बस्ने हाम्रा हामी नेपालीहरू बङ्गालभित्र परेका नेपालीहरू हामीले बङ्गाली भाषा पनि बोल्नसक्छौँ बुझ्नसक्छौँ उहाँहरूले पनि नेपाली भाषा बुझ्नसक्छन् उहाँहरू पनि प्रत्येक साल यहाँ कालेबुङ दार्जिलिङ अनि हाम्रो स्थानमा आएर घुम्ने बस्ने गरेकोले गर्दाखेरि हाम्रो उहाँहरूसँग भाषाको सम्बन्ध राम्रै छ हामी सजिलैसँग बङ्गाली भाषा बुझ्नसक्छौँ बोडो भाषा बुझ्नसक्छौँ जस्तो चाहिँ मलाई लाग्छ